नमस्ते म ठिकै छु त तिमी कस्तो छौ म हेर न ड्युटीले गर्दा आउनै पएको छुइनँ कि तिमी त राख्दैछौ नि है हाटमा

ए सेल रोटी पनि राखेको छौ

म हेर न ड्युटीले गर्दा ड्युटी ड्युटी ड्युटीले म कहीँ निस्किनै पाउँदिन कि मलाई तिमी आँउदाखेरि मलाई अचार चाहिँ ल्याइदेउ न ल अचार गुन्द्रुकको चाहिँ कस्तो छ राम्रै छ नि है अँ कि तिमी नबोल्नु

अँ अँ अचार बिग्रिँदैन म तिमीलाई

त्यही त ड्युटी छुट्टी पाउँदिनँ हो फेरि अरू बेला म नानीको स्कुल हुन्छ स्कुल जान्छ त भ्याउँदै भ्याउँदिन नि त कि त्यसले गर्दाखेरि नि म तिमीलाई फोन आउँछु नि म बिचमा बिचमा एकदिन निस्किन्छु नि आउनु आउनु मनपरिराको छ कि म एक दिन बिचमा निस्किन्छु नि म आउनु भन्दा अगाडि म तिमीलाई फोन गर्छु नि आउँदाखेरि म तिमीलाई हरियो खोर्सानी चाहिँ राखिदिन्छु कि म अचार हाल्नु त भ्याउदिनँ हो खोर्सानी चाहिँ राखिदिन्छु नि तिमीलाई खोर्सानी चाहिँ खोर्सानीसँग म तामा पनि राखिदिन्छु नि भनेर यता तामाहरू पनि पाउँछ कि तामा तामाको अचार पनि राम्रो हुन्छ बनाउँदा हुन्छ नि

अँ त्यै त अँ अँ नानीहरको छुट्टी भएको बेलामा आउँछु कि म लिएर आँउछु नि म ल ल ल ल म आउनुभन्दा अगाडि तिमीलाई फोन गर्छु नि ल ल ल ल ल बाई